ए दिदी ए सुन्नुहोस् न मैले मैले अघि तपाईँको दोकानबाट दुध ल्याएको थिएँ कि अन्त के भन्छ दुध खा मेरो नानी फेरि दुध त पकाएर खुवाएको थिएँ कि मेरो नानी त पुरा बिमार पो भयो अन्त के तपाईँहरूले केही उयोहरू दुधमा केहरू मिक्सहरू गर्नु गर्नुहुन्छ केही मिलाएर उयो गर्नुहुन्छ हजुर दुधको पनि त्यो क्वालिटी पनि अलिक कस्तो थियो हो अनि मतलब त्यस्तो फाट्नुहरू त फाटेन तर हुन्छ नि त्यो अब अलिक पातला खालको कस्तो भयो होइन अन्त नानीलाई सधैँ उसलाई उयो गर्छु नि त अन्त चाहिँ आज चाहिँ अब उयो नपाएर चाहिँ तपाईँको दोकानबाट ल्याएको थिएँ कि अनि पकाएर चाहिँ एकछिनबादमै भमिटिङहरू भयो हो अनि अन्त चाहिँ नि केही बा तपाईँहरूले के मिसाउनु हुन्छ कि हजुर

त्यस्तो त केही खाएको थिएन हो खाना

त्यही त अन्त अँ अँ अन्त त्यही त उयो भयो कि बा अन्त केही मिसाउनु हुन्छ कि तपाईँहरूले भनेर नि त्यही यसो जान्नुको लागि नि

हुन्छ हुन्छ हुन्छ म भोलि बिहान आउँछु नि ल

हवस् हुन्छ हुन्छ म बिहान आउँछु नि ल